यो आइलेको पिँढीको युवाहरू चाहिँ अब धेरै मोडर्न जमानाको भएको छ र त्यसै कारणले सांस्कृतिक परिपरमहरू चाहिँ त्यस्तो तिनीहरूलाई थाहा छैन अहिलेको अहिलेको हाम्रो संस्कृति सांस्कृतिक अब वेशभूषाहरू पनि तिनीहरूलाई थाहा छैन र सांस्कृतिक बाजा र बजाउनेहरू पनि तिनीहरूलाई थाहा छैन र त्यसै कारणले त्यो अहिले चाहिँ मोडर्न जमानाको भएर अहिले चाहिँ धेरै त्यो मोडर्न कुराहरू खालि गर्ने गर्छ र त्यसै कारणले गर्दा चाहिँ त्यस्तो कुराहरूमा चाहिँ अलिक अहिलेको युवाहरू चाहिँ अलिक कम्ती मात्रामा थाहा छ कम्ती मात्रामा खालि थाहा छ त्यसै कारणले भविष्यमा गएर चाहिँ यो सांस्कृतिकहरू चाहिँ सांस्कृतिक परम्पराहरू चाहिँ तिनीहरूले जोगाएर राख्छ भन्ने चाहिँ मलाई लाग्दैन